म हुन त बजारमा बस्छु तर मेरो घर चाहिँ अलिक कस्तो भन्नु अब बस्ती एरियामा नै छ जहाँ बस्ती टाइपको जग्गामा नै छ त्यसै कारणले मलाई खेतीपाती मनपर्छ अनि म घरिघरि घर जाँदाखेरि चाहिँ बारीतिर केही रोपी रोपिबस्छु अन्त त्यही कारणले मलाई खेतीपाती पुरा मनपर्छ अन्त खेतीपाती किन मन परेको भन्दाखेरि चाहिँ हामीले त्यो बाहिरको किनेर खानु भन्दाखेरि त आफ्नो बारीमा उगाको अर्कै टेस्ट हुन्छ अब अर्कै मिठास हुन्छ भनौँ न अनि त्यो बाहिर रोपेकोमा त पुरा केमिकल हालेर बनाएको हुन्छ ठुलो बनाएको हुन्छ अनि हामी त आफ्नो अब केमिकल किन्ने त हाम्रोमा पैसा हुँदैन त्यसै कारणले हामी त आफ्नै घरको अब गाई पाल्छ बाख्रा पाल्छ आधा हाम्रोतिर त सुँगुर पाल्दैन तर आधाकोमा सुँगुर पाल्छ त्यसकै मल बनाएर नै त्यसले नै खेतीपाती गर्छन् हाम्रो चाहिँ घरमा गाई छ त्यसै कारणले मल भइबस्छ अन्त म मलाई चाहिँ किन मन परेको खेतीपाती भन्दाखेरि चाहिँ त्यो रोप्दाखेरि जब साह्रो पर्छ तर त्यो इभन म त काँचो पनि खाइदिन्छु त्यस्तो गुलियो हुन्छ अब मिठो हुन्छ आफूले रोपेको आफूले रोपेको अर्कै स्वाद हुन्छ अब किनेर खाएको भन्दाखेरि चाहिँ अन्त त्यही हो मलाई खेतीपाती मनपर्छ ट खेतीपाती गरेर पनि आफूलाई कतिबेला खुसी हुन्छ भन्दाखेरि चाहिँ खुस आफूलाई कतिबेला चाहिँ खुसी लाग्छ भन्दाखेरि चाहिँ जब त्यो पाकेर कसै कसैले माग्छ अन्त यी मैले रोपेर दिएको पो त भन्दाखेरि चाहिँ अलिक खुसी लाग्छ किनभने हामी त अब सानै छ मम्मीहरू पो पहिल्यैदेखिको गरेको अन्त उनीहरूलाई अब बाँड्नु पनि पुरा मनमा कटकट हुँदोरहेछ हो मेरो मम्मीले पनि रोप्नुहुन्छ तर हो त्यस्तो बाँड्नुपट्टि चाहिँ होइन तर म चाहिँ अब आफूले रोपेको भन्दै सबैलाई बाँड्दै हिँड्छु अन्त त्यही खुसी लाग्छ